हेलो साथी सुन न अँ सुन्दैछु सुन्दैछु म तिमीलाई नै फोन गर्न आँटेको थिएँ नि त ए हो र अस्ति तिमी र मैले त्यो के त्यो बजारमा त्यो टि सर्ट किनेको थिएन दुईजनाले ए हो र कहाँ मेरो नि त्यस्तै भयो नि साथी आम्मामा एकखेप लगाएर धोएको मात्रै थिएँ कि भन न सोम त्यो त झाड्न जस्तो थोत्रे भयो तन्केर तल हो भुवै भुवा हो ए हो र तिम्रो पनि भयो तिम्रो नि हेभी तन्किदिएको रड्डी रहेछ नि है साथी बेकारमा हाम्रो पैसा मात्र गयो हैट सुन न मैले तिमीलाई भनेको त नकिनौँ भनेर होइन तिमी हो अब चम्किने ठिकै छ ठिकै छ साथी सुन न त्यो तिमी दोकानमा गएर कुरा गर अब कुरा त किन गर्ने किनि त हाल्यो होइन आइन्दा चाहिँ साथी त्यस्तो टि सर्ट चाहिँ किन्नु हुँदैन रहेछ है तन्केर खत्तम हुने रहेछ ए हो र सुन न मेरो त झन भन न टि सर्ट मात्र लगाएर हिँड्दा नि हुन्छ नि हो मुनि पेन्टहरू नलगाए नि हुन्छ त्यो खालको कन्डिसनमा भयो नि हो तन्केर ए हो र त्यस्तो भयो तिम्रो पनि सेम हो ए अँ ठिकै छ अब एकदिन भेटेर फेरि अर्को किनौला नि त ए नकिन्ने तिमी म त बरु सर्ट किन्नुपऱ्यो हो साथी टि सर्ट त नकिन्नपऱ्यो त्यो खालको आउँदो रहेछ अनि त एकखेप धुँदै तल पुग्दो रहेछ होइन ल ल ल ल सुन न नकिन नकिन म पनि किन्दिन अब ल ल ल ओके साथी ल ल ल ओके